यो डान्सहरूले चाहिँ अब हाम्रो कल्चरलाई चाहिँ अब रिप्रेजेन्टहरू गर्छ जस्तै क्लासिकल डान्सहरू अब नेपाली डान्सहरू अन्त पन्जाबी डान्सहरू अब त्यसले गर्दा चाहिँ अब अब इन्डियाको कल्चरलाई चाहिँ अब रिप्रेजेन्ट गर्नेहरू नि गर्छ अब कति अब हामीले कति अब डान्सहरू अब फोनतिर पनि हेर्न सक्छौँ अब फोनहरूमा पनि अब हेर्न सक्छौँ हामीले अब त्यसले गर्दा अब डान्सहरू पनि अब कतिवटा राम्रो हुन्छ अब त्यसबाट सिक्नु पनि सक्छौँ हामीले ते त्यसकै लागि चाहिँ अब डान्स चाहिँ अब राम्रो भएको